अहिलेसम्म त मैले कसैलाई पनि चित्र दिएको छुइनँ तर मेरो दिने विचार चाहिँ छ तर त्यसमा भावना त तेत्तिसाह्रो देखिँदैन तर पनि त्यो चित्र हनुमानजीको हो त्यस चित्रलाई मैले बनाउनुमा दुई तिन दिनभन्दा बेसी समय लगाएको थिएँ त्यस चित्रलाई म आफ्नो साथी अनि मेरो प्रेमिकालाई दिन चाहन्छु